हेलो तपाईँ कालिम्पोङ पन्ध्र माइलको टुरिस्ट गाइड बोल्नुभएको ए तपाईँको गाउँतिर के कस्तो छ हौ यस्तो टुरिस्टहरूको आउने जानेओर्ने के छ त्यहाँ चाहिँ डेलो चाहिँ कस्तो छ

डेलो चाहिँ कालिम्पोङदेखि कति टाढो पर्छ खासैमा चाहिँ डेलोमा चाहिँ के छ र त्यस्तो टु टुरिस्टहरू आएको ए हो भ्यु चाहिँ कस्तो के के कति टाढा कता कता देख्छ

कञ्चनजङ्गा हो भनेपछि त भनेपछि डेलो त नजिकै पो हो क्या हो दार्जिलिङ सिक्किमदेखि अन्त त्यो डेलोदेखि मुनिपट्टि कता त्यो साइन्स सेन्टर भन्ने छ हरे नि कता हो त्यो चाहिँ हँ ए हो साइन्स सेन्टर चाहिँ के हो खास त्यो चाहिँ ए हो अन्त अन्त कालिम्पोङमा अरू ठाउँ चाहिँ कस्तो छ के छ अरूमा चाहिँ अरू ठाउँहरू चाहिँ दुर्पिन ल दुर्पिन चाहिँ कता हो

कालिम्पोङ बजारदेखि नजिकमै हो कसरी जानुपर्छ कालिम्पोङमा बाटोघाटो राम्रो छ के गाडीहरू कस्तो कस्तो गाडीहरू कसरी चढ्नुपर्छ हौ डेलो जानुको लागि चाहिँ कहाँबाट चढ्नु कस्तो गाडी चढ्नु पाउँछ है हाउ रे ए गाडी फेयरहरू रेटहरू चाहिँ कस्तो छ पच्चिस सौहरू लिन्छ बाटोहरू त एकदम त्यो रफ त छैन होला अन्त त्यो बस्नुओर्नु चाहिँ के कस्तो व्यवस्था छ हौ कालिम्पोङमा टुरिस्ट बस्नेहरू भाइ चाहिँ होमस्टे गाउँतिर भेट्छ ए अच्छा अच्छा राम्रै व्यवस्था छ भनेपछि है ए प्याराग्लाइडिङ चाहिँ कहाँ हुन्छ अलिक तल कसरी छ प्याराग्लाइडिङ गर्दा चाहिँ के त्यस्तो खास प्याराग्लाइडिङको इम्पोर्टेन्स चाहिँ के छ खास त्यस्तो ज्यू हावामा उडेर चाहिँ हेर्नु अच्छा कस्तो रेटहरू चाहिँ कस्तो छ एकपल्ट उडेको आठ हजार पुरै महँगो पो रहेछ त है ए अँ अच्छा कहिलेतिर आयो भने चाहिँ प्याराग्लाइडिङमा उड्नु सजिलो हुन्छ हौ कहिलेतिर यो बिस तारिकपछि ए ल ल ल हुन्छ ल म आउँदैछु त्यसो भए हुन्छ ल